दार्जिलिङ जिल्लामा पालन हुने सामान्य सामाजिक वा सांस्कृतिक रिवाज अथवा परम्पराहरू यहाँ नेवारी परम्परा राई भुजेल आदिहरूका परम्पराहरू उँधौली उँभौली पूजाहरू हुने गर्छन् यहाँ साथै यहाँ उँधौली उँंभौली पूजा वर्षका सुरुवात अनि अन्त्यमा हुने गर्छन् यहाँ समुदायहरूमा राई नेवार साथै भुजेलहरूले धेरै परम्पराहरू रिवाजहरू मान्ने गर्छन्